स्थानीय विद्यालयमा भर्नाको प्रक्रिया वर्षको अन्तमा अर्थात् नोभेम्बर महिनातिर प्रायः स्कुलका विद्यालयहरूका भर्ना खोलिन्छ र भर्नाको प्रक्रिया चाहिँ पहिला विद्यार्थीले फारम भर्नपर्ने हुन्छ र फारम भरिसकेपश्चात उसका अघिल्लो चरणका अथवा अघिल्लो श्रेणीका मार्क्सअनुसार अङ्कअनुसार उसको नामलाई छनौट गरिन्छ यदि कम अङ्क आएको छ भने ऊ छनौटमा पर्दैन र असल अङ्क आएका विद्यार्थीहरूलाई छनौटमा लिएर नाम अघि निकालिन्छ नाम निकालिसकेपश्चात अर्को प्रक्रिया छ है नानीहरू परीक्षामा पनि बस्नपर्ने हुन्छ प्रवेश परीक्षामा र त्यही प्रवेश परीक्षा पनि उत्तीर्ण गर्नसक्ने नानीहरूलाई चाहिँ विद् स्थानीय विद्यालयहरूमा भर्ना दिइन्छ भर्ना गर्दाहुँदी जन्म प्रमाणपत्र आफ्नो आधिकारिक प्रमाणपत्रहरू जस्तो कि आधार कार्ड आदि आफ्ना आमा र बुबाका प्रमाणपत्र अनि साथमा पूर्व विद्यालयबाट स्थानान्तरण भएको कुनै पनि कागजपत्र अनि साथ साथमा आफूले आफू आफूले दिएको पूर्व परीक्षाको कागजपत्र पनि बुझाउनपर्ने हुन्छ र यहाँ निःशुल्क हुँदैन तथापि केही यस्ता विद्यार्थीहरू जसको आर्थिक अवस्था धेरै नै कम छ उहाँहरूलाई भने केही विद्यार्थीहरूलाई विद्यालय आफैले नै पढाउने गर्छन् भने सबैलाई चाहिँ निःशुल्क रहँदैन र यसको शुल्क चाहिँ विद्यालयअन्तर्गत फरक पर्छ